यो थापा स्टेसनरी सप हो ए हजुर तपाईँको स्टेसनरी सपमा चाहिँ के के पाइन्छ ए सबै कुरै छ है

हजुर त्यही त हाम् ए हजुर त्यही त हाम्रो यहाँ स्कुलमा चाहिँ अब उयो चाहिएको थियो कि स्टेसनरी स समानहरू चाहिएको थियो सेमिनारको लागि हजुर केरे हाइला हाइलाइटरहरू पनि पाइन्छ होला नि ए हाइलाइटर नि कुन कुन कलरको छ कुन कलरको हाइलाइटर पिङ्क हजुर पिङ्क हुन्छ हजुर तपाईँलाई ग्रिन कलरको हुन्छ हजुर मलाई नि पिङ्क कलरको हाइलाइटर पचासवटा चाहिएको छ कि हजुर त्यो पचासवटा हाइलाइटरको दाम चाहिँ कति हो एउटा आ एउटा हाइलाइटरको दाम सत्तर रुपियाँ ए एकदम महँगो भयो त अलिक सस्तोवाला पनि पाइन्छ त बिस पच्चिस रुपियाँवाला पनि छैन ए त्यही त म पचासवटा अर्डर गर्दैछु नि त कि ए त्यसो भए मलाई पचासवटा उयो गरिदिनुहोस् अनि नोटबुकहरू पनि छ होला नि सानो सानो पात्ला टाइपको ए होइन नर्मलै खालको क्लासमेटको चाहिएको छैन कि अरूहरू हुन्छ नि हजुर त्यो पात्लावाला चाहिँ कसरी छ पचासवटा क्लासमेटको चाहिँ कसरी छ क्लासमेटकोवाला ए हजुर त्यो नर्मलवाला जुन उयो छ नि त्यसको चाहिँ त्यसको ल हजुर त्यो त्यो गरिदिनुहोस् अनि उयो के भन्छ एफोर साइज पेपर एउटा ब्यान्डल गरिदिनुहोस् अनि एउटा पाँच उ पचासवटा उयो पेन बल पेन ब्लू हो त्यसरी गरिदिनुहोस् न है त्यसो भए मलाई पर्सी चाहिएको छ एउटा छुटेछ कि कति बजी बिहान साँढे आठ बजी

ए हजुर म कसै योलाई स्टाफहरूलाई पठाइदिन्छु कि स्कुल उयो गर्नुको लागि सामान लिनु लिनुको लागि पेमेन्ट पनि गरिदिन्छु नि त है त्यही त के भन्छ अलिक उयो दामहरू चाहिँ अलिक उयो गरेरै दिनुहोस् न ए अनि बिलहरूको पनि त्यो उयो बनाएर पठाइदिनुहोस् ल किनभने त्यो ए हजुर हुन्छ धन्यवाद है त